म दार्जिलिङको भएको कारणले गर्दाखेरि चाहिँ दार्जिलिङको मुख्य धार्मिक स्थलरूमा चाहिँ एक नम्बरमा चाहिँ महाकाल धाम महाकाल बाबा अनि त्यसपछि सिन्चेल धाम होइन अनि सिन्चेलमा पनि देवी सिन्चेल देवीको पूजा गरिन्छ अनि त्यसपछि आयो धीरधाम अनि थुप्रै गुम्बाहरू पनि छ अनि अनि राज्यको भने पछि हामी कालेबुङ जिल्लामा जाँदाखेरि म्याकफार्लेन चर्च छ होइन त्यहाँनिर अनि इसाई धर्मावलम्बीहरूको अनि मस्जिदहरू पनि थुप्रै छ दार्जिलिङमा अनि सिलगढीमा यहाँनिर भयो इस्कन मन्दिर अनि थुप्रै यस्तो अरू पनि धार्मिक स्थलहरू छन्